मैले जीवनमा धेरै अब धेरै धेरै चुनौतीको अब सामना गरेँ है अब बाल्यकाल पनि त्यस्तै बित्यो हामी धेरैजना अब छोरा छोरीहरू थियौँ है त्यसले गर्दा धेरैवटा दुःखहरू पनि आयो मेरो जिन्दगीमा सानै उमेरमा विवाह गरेँ विवाह गरेँ है विवाह गरेेर पनि मेरो घर बार राम्रो भएन मेरो पति धेरै मात्ने भयो त्यसमा पनि मेरो ठुलो अब सानै उमेरमा विवाह गरेर बुद्धि थिएन त्यही भएर धेरै नै दुःख पाएँ मैले दुःख पाए पति मात्ने अब कस्तो हुन्छ त्यहाँदेखि नानी जन्मियो एउटा छोरी उसलाई पढाउनु धेरै दुःख गर्नु पऱ्यो मैले धेरै दुःख अब मेरो जिन्दगीको चुनौती नानी स्कुल हाल्ने बेला भयो त्यतिबेला पनि मैले धेरै दुःख गरेर अर्काको खेतीपाती गरेर अर्काको घरमा गएर काम गरेर पनि मैले मेरो नानीलाई राम्रो शिक्षा अब मेरो जस्तो नहोस् भनेर मैले मेरो नानीलाई राम्रै शिक्षा दिएँ र पनि अब त्यो भएन मेरो जिन्दगी अहँ र पनि मेरो जिन्दगीमा अब त्यस्तै चुनौतीहरू आइबस्यो म सँगै अब हुर्केको सँगै बडेको खेलेको मेरो दिदी मेरो आँखाको अगाडि खस्यो है त्यतिबेला अब त्यो जतिको दुखद घडी अब मेरो जिन्दगी अब दुखद घडी त भनेर भनि नसक्नुको थियो त्यहाँदेखि बेसी भएपछि चाहिँ म धेरै दुःख पाएँपछि चाहिँ म विदेश जाने तरखरमा लागे अनि विदेश गएँ म विदेश गएँ अर्काको घरमा काम गर्नु गएँ हाउस मेड भएर गएँ त्यहाँ पनि धेरै धेरै काम गरेँ म तिन वर्ष काम गरेँ अनि तिन वर्ष काम गरेँ पैसा अलिक भयो पैसा भएपछि मेरो नानीले राम्रो शिक्षा पायो मेरो जस्तो बाल्यकाल उसले बिताउनु परेन सानो उमेरमा विवाह गर्नु परेन उसले हरेक इच्छाहरू उसको मैले उसको पुरा गरेँ अलि पैसा अब हातमा भएपछि त आँट पनि आउँदो रहेछ मान्छेलाई त्यही भएर चाहिँ अब दुःख भन्ने चाहिँ अब अलिक भए पनि सजिलो भयो जिन्दगी चल्नु पैसा कमाएर फेरि घर आएँ फर्केर अनि आएँ त्यहाँदेखि आफ्नै एउटा बिजिनेस थालेँ मैले फुलको बिजिनस थालेँ हट हाउस बनाएँ त्यो पैसालाई मैले त्यहाँ हालेँ त्यहाँदेखि हट हाउसबाट मैले फुलबाट धेरै पैसा अब रोटेसन भयो मेरो पैसाहरू अनि चुनौतीहरू त आई नै बस्छ जिन्दगीमा र पनि अब म एकदमै दुःख गरेर आफ्नो जिन्दगी स्ट्रङ भयो त्यही भएर स्ट्रगल अब दुःख चाहिँ कस्तो हो भनेर बुझेर चाहिँ मैले आफ्नै बिजिनेसलाई अगाडि बढाएँ